ए विकास होटेल हो यो ए हजुर ए अलिक खानाहरू अर्डर गर्नु थियो कि तपाईँको होटेलबाट हजुर कुपनहरू रहेछ नि है छुटमा ए हजुर हजुर एउटा एप्स डाउनलोड गर्नु पर्छ है त्यसको लागि ए हुन्छ एकछिन ल म एप्स डाउनलोड गर्छु ए हुन्छ हुन्छ एकछिन ल हुँदैछ ए हजुर मेरो त रहेछ नि यसमा त कि अलिकति पैसाहरू कि यसमा माइनस हुन्छ होला नि है खाना अर्डर गर्दा ए हुन्छ अन्त खानाको लागि चाहिँ के कस्तोहरू छ हो ए चाउमिनहरू हुन्छ होला नि है ए न हजुर नानीको लागि मम पनि भन्दै थियो ए ए राम्रो हुन्छ है खनाहरू हुन्छ हुन्छ ए हजुर अचार चाहिँ अलिक नहाल्दिनु होस् न ल नानीले खाँदैन कि पिरो ए हुन्छ हुन्छ हुन्छ एउटा जुस पनि हाल्दिनु होस् न ल त्यसमा हजुर मैले डाउनलोड गरेको छु एप्स यसमा हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ चाउमिन पनि हाल्दिनु होस् एक त्यसमा हुन्छ